मैले मेरो मनपर्ने वेबसाइट फ्लिपकार्टबाट एउटा ज्याकेट मगाएको थियो त्यो ज्याकेट त्यहाँ देखाउँदाखेरि धेरै सुन्दर र धेरै राम्रो कलरहरू सबै राम्रो देखाइएको थियो तर जब मैले अर्डर गरेर मेरो साथमा त्यो ज्याकेट आयो त्यति बेला त्यो ज्याकेटको क्वालिटी एकदमै राम्रो थिएन र त्यसको गोजी पनि च्यात्तिएको थियो चेन पनि राम्ररी नलाग्ने भएको कारणले गर्दा मलाई त्यो ज्याकेट एकदमै मेरो मन कस्तो दुखेर आयो मैले त्यो ज्याकेट देख्दा मेरो एक्सपेक्टेसन अर्कै थियो र त्यो धेरै नराम्रो खाले आएकोले गर्दाखेरि मलाई नराम्रो लागेको छ